हामीले नृत्यले चाहिँ कसरी अब दर्शकहरूलाई चाहिँ कसरी भावना मूक भावनात्मक बनाउन सक्छु भन्दा बनाउन सक्छ भन्दाखेरि चाहिँ जस्तै एउटा परिवारमा छोरा छोरा कसैको पति हुन् कसैको बाबा हो कसैको छोरा हो वो उहाँ चाहिँ आर्मी जवानमा जानु भयो भने अनि जवानमा उहाँको मृत्यु भयो भने त्यसको एक्ट गरेर हामीले त्यसको प्रदर्शनी गरेर अब मर्छ जब मर्छ त्यसको एक्ट गरेर नृत्य गरेर हामीले देखाउन सक्छौँ कि उहाँ चाहिँ यसरी सहिद हुनु भयो कसरी गर्नु भयो भनेर चाहिँ हामीले नृत्य गरेर चाहिँ दर्शकहरूलाई देखाउन सक्छौँ खुकुरी डान्स हाम्रो नेपालीको संस्कृतिको मेन खुकुरी डान्समा हामीले आफ्नो दर दर्शकहरूले हेर्ने मान्छेलाई पनि हुन्छ कि अँ यो चाहिँ मेरो संस्कृति हो भन्ने खालको भावना चाहिँ उत्पन्न गर्न सक्छ हामीले